हेलो हजुर दा फर्निचर वर्ल्डबाट बोल्नुभएको हो ए सुन्नुहोस् न मलाई आलमिरा बनाउने उयोस चाहिएको थियो कि

होइन काठहरू पनि छैन कि त्यो काठहरू पनि चाहिएको थियो मलाई हजुर सबै त्यहीँ उयेस हुन्छ ए त्यसोभए हौ त्यस्तै गरिदिनुहोस् कि अन्त त्यो काठहरू चाहिँ कुन कुन अभ अभाइलेबल छ तपाईँ हजुर एउटा सानो हजुर

हजुर त्यो आलमिरा त्यो बनाएको चाहिँ कति किबी लाग्छ होला काठ दुई दुईको

बाह्र किबीहरूको जस्तो ए हजुर हजुर रेट चाहिँ हजुर हजुर

कुन चाहिँ ए हजुर हजुर अँ हजुर हजुर

त्यो हजुर त्यो ए अब त्यो सपोज मन परेन भने भरे अब त्यो हजुर हजुर हजुर हजुर

हजुर अन्त सुन्नुहोस् न त्यो अब सपोज त्यो रेडिमेड मन परेन भने चाहिँ त्यो बनाएको चाहिँ कति जस्तो लाग्छ होला प्राइस चाहिँ

हजुर हजुर हजुर अलिकति डिस्काउन्टहरू त हुन्छ होला

हजुर हजुर एड्रेस चाहिँ तपाईँको ए हजुर हुन्छ हुन्छ भोलि भोलि आउँछु नि म हुन्छ थ्याङ्क यू हुन्छ